हेलो सिस्टर रेस्टुरेन्ट हो म सृजना थापा बोलेको हो बरगाछबाट म आफ्नो साथीहरूको लागि केही खाना अर्डर गर्न चाहन्छु म सृजना बोलेको हो म तपाईँको सधैँको कस्टमर हो र मेरो स फ्रेन्ड्स साथीहरूको लागि ओद्लाबारीमा जो बस्नुहुन्छ उहाँको लागि म केही खानाको लागि जस्तै भयो मोमो चाउमिन चिकन चिल्ली पनिर चिल्ली एउटा फ्राई राइस र म यति खाना अर्डर गर्न चाहन्छु तपाईँको रेस्टुरेन्टबाट र त्यसको लागि म तपाईँलाई एउटा एड्रेस दिँदैछु त्यो एड्रेसमा तपाईँले मलाई खाना पठाउनुहोस् सुस्मिता थापा ओद्लाबारी नियर डन बोस्को यो एड्रेसमा चाहिँ तपाईँ खाना जम्मा दसजनाको लागि खाना अर्डर गरेर पठाइदिनु होस् धन्यवाद